विशेष गरेर हाम्रो क्षेत्रमा चाहिँ यो सामाजिक क्षेत्रहरूमा यो समाजमा धेरै प्रकारको घटनाहरू घटिरहेका छन् यसै घटनाहरूको आधारमा चाहिँ प्रहरीले आफ्नो आफूबाट हुने काम प्रहरीबाट हुने कामहरू अवश्य नै गरिरहेका छन् र प्रहरीहरूको पनि मुख्य धर्म यही भएको कारणले गर्दा प्रहरीहरूले अवश्य नै यो प्रकारको कामहरू हाम्रो समाजमा समाज सुधारको निम्ति समाज नियन्त्रन गरिरहेका छन् यदि प्रहरीहरू नहुनु भएका नभएका भए समाज कुन दिशातर्फ जानेथ्यो यो कुरोहरूले गर्दामाखेरि चाहिँ प्रहरीले अवश्य नै हाम्रो समाजलाई केही योगदान दिइरहेको छ र समाज पनि प्रहरीकै कारण र कानूनकै कारण नियन्त्रनमा छ र अझै पनि कतिवटा थप कुरोहरू समासमा प्रहरीहरूले गर्नुपर्ने सुधारहरूमा देख्न सकिन्छ जुन प्रकारले समाज घटिरहेका घटित घटनाहरूलाई हेरेर प्रहरीहरूले केही काउन्सिलिङ जनचेतना कार्यक्रमहरू गर्नुपर्ने हुन्छ केही जुन प्रकारले प्रहरीहरूमा माथि जुन डर छ जुन नागरिकमा त्यो डरहरू पहिला हटाउनु अवश्यक छ र यसरी जनचेतना गरेर चैँ प्रहरी र समाजको नागरिकहरूमा एउटा घनिस्ट मित्रता स्वरूप एउटा सम्बन्ध स्थापित गरेर चाहिँ समाचको अझै सुधार गर्न सकिन्छ जस्तो मलाई लाग्छ